हाम्रो बस्तीमा हामीले आफ्नो बारीमा धानहरू लगाएको हुन्छौँ है मकै लगाएको हुन्छौँ कोदो फापर तोरी यो सबै कुरोहरू गहुँदेखि लिएर सबै लगाएको हुन्छौँ यसमा चाहिँ हामीलाई हात्तीले जस्तो कि अब जङ्गली जनावरले धेरै दुःख दिएको हुन्छ दुःख दिन्छ पनि दिइरहेको छ र उसलाई ज उबाट जस्तै कि अब हात्तीबाट जोगाउनुको लागि है हामीले धेरैवटा कुराहरू अप्नाउनुपर्छ जस्तो कि अब हात्ती आउँछ खाइदिन्छ पटेकाहरू पड्काएर खेदाउँछौँ है हा हो हल्ला गरेर जस्तै कि अब फरेस्टको वाइल्डलाइफहरूलाई बोलाएर है सायरन लगाएर आउँछ उनीहरू त्यस्तो गरेर हामीले खेदाउनुपर्छ तर खेदाउँदा खेदाउँदै पनि अब कत्ति त अब क्षतिग्रस्त गरिदिन्छ है धानहरू लगाउँदाखेरि आफ्नो खेतीहरू लगाउँदाखेरि बचाउने उपाय चाहिँ हाम्रो यति मात्रै छ नत्र भने अरू त हामी केही पनि गर्नुसक्दनौँ जस्तो कि बेरा लगाएर सक्दैनौँ कत्रो कत्रो हाम्रो जग्गा जमिनहरू हुन्छ यस्तै प्रकारले हामी जोगाउँछौँ आफ्नो खेती